म चाहिँ अब सानोबाट मेरो घरको अगाडि गार्डन छ गार्डनमा फुलहरू रोप्छु होइन त्यहाँदेखि गार्डनको अलिक उतापट्टि बारी जस्तो त्यो सब्जीहरू पनि लगाउँछु त्यहाँदेखि चाहिँ अब त्यो फुलहरूमा किराहरू बस्छ त्यो हेरिरहनु पर्यो किराहरू पायो भने चाहिँ किनेर ल्याउँछु त्यो स्प्रेहरू गरिदिन्छु अब त्यसलाई बचाउनको लागि फेरि मल माटो चाहियो गोबरको मल चाहियो होइन त्यो मलहरू माथि माथिबाट हालिदिन्छु फेद फेदमा गाछ त्यो फुलको फेद फेदमा त्यहाँदेखि चाहिँ बिहान बेलुका पानीहरू छिट्छु गार्डन छ भने चाहिँ अलिकति घरको अगाडिको सो पनि राम्रो देख्छ त्यहाँदेखि तुलफुल रोपेको पनि राम्रो हो पूजापाठ गर्नुलाई पनि चाहिरहन्छ सागसब्जी लगाएको पनि राम्रो हो त्यहाँदेखि अब मल भनेको त त्यही हो गाईको मल ल्यायो होइन गोबरलाई मल बनायो त्यही मल चाहिँ अन्त त्यो फुलको के अरे उयसमा फुलको त्यो जडीमा अलिअलि कोट्याएर हालिदिनु पर्यो त्यहाँदेखि त्यसले त्यो फुल चाहिँ मजाले मौलिन्छ त्यहाँबाट चाहिँ त्यो फुलको गाछ चाहिँ राम्रो हुन्छ दबाईहरू यसो छिटछाट पार्नुपर्यो लामखुट्टेहरू आउँदैन आफूलाई पनि हानि हुँदैन लामखुट्टे छ भने आफूलाई पनि टोकेर कस्तो पार्छ मच्छरले